अब के भनौँ भने म त अब सिबीहरू रोप्छु मटरहरू रोप्छु अब भिन्डी सिजन सिजनमा प्रायः सबै नै रोप्छु अब अँ गाजरहरू यो फर्सीहरू इस्कुसहरू यो सबै नै रोप्छु रोप्थेँ अब रोप्छु अहिले पनि अनि अब बिचको त्यो अब अब भनौँ हाम्रो त खरिद गर्नु आउँछ घरमा घरैबाट लान्छ अन्त अब उनीहरूले चाहिँ अब भनेको जस्तो पैसा चाहिँ दिँदैन हामीलाई अब हामी अब कति दुःख गरेर लगाएको हुन्छ कति त खेताला लगाउनुपर्छ अब सिमरायोहरू रोप्दा खेताला लगाउनुपर्छ अन्त उनीहरूलाई फेरि अब मिठो मिठो खानु दिनुपर्छ मासु अब भात दाल अचार अब मासु मात्रै भएर भएन अब त्यसको लागि एक्स्ट्रा सब्जी पनि बनाउनुपर्छ त्यही भएर अब ड्रिङ्ग्स गर्नेहरूलाई त अब बेलुका यसो ड्रिङ्ग्स पनि दिनुपर्छ त्यही भएर चाहिँ अब अलिकति हामीलाई त्यो सबै हेर्दा चाहिँ हामीलाई अलिकति अब भनेको जस्तो सब्जीबाट अब नाफा चाहिँ हुँदैन त्यही भएर चाहिँ अब अहिले त म आफै अब बेच्नु लान्छु बजारमा अन्त त्यो बेच्नु लाँदाखेरि अब आफैलाई चाहिँ अब नाफा पुरा हुँदोरहेछ अब आफैले बेच्दाखेरि चाहिँ अब आफैले आफ्नै घरको कुराहरू हो त्यही भएर अब नाफा पुरा हुन्छ मलाई हुँदोरहेछ अब त्यो खरिदेहरूले लाँदाखेरि चाहिँ त्यति साह्रो भएन अब ठिकैको पैसा दिन्थ्यो उनीहरूले त हो अब त्यही हो फेरि घरमै आएर लान्थ्यो त्यही भएर अब अहिले आफैले गर्दा चाहिँ अलिक धेरै मलाई अब नाफा भइरहेको छ अब मलाई अब धेरै अब हुन्छ अब रोप्छु रोप्नु त अब यो के भन्नु अब सिजन सिजनमा त डल्ले खोर्सानीहरू भयो हँ यो सागहरू भयो यो सबै नै रोप्छु रोप्नु चाहिँ हो अब त्यसको पनि अब सिजन हुन्छ सिजन सिजनमा सबै नै रोप्छु त्यही भएर अहिले बेच्दा पनि अहिले मलाई मजा आइरहेको छ अब अलिकति भए पनि अब आफ्नै हातले रोपेको हो अब अब आफ आ आफूले मेहनत गरेको अब आफै अब बेच्नु लाँदा खुसी पनि लाग्छ अब नाफा पनि निकै हुँदोरहेछ खरिदेहरूले त अब भनेको जस्तो पैसा पनि दिँदैन थियो हामीलाई त्यही भएर अब त्यही हो अब अहिले अब आफैले बेच्नु पाइरहेको छ नाफा पनि भइरहेको छ खेताला लाउँदा पनि नोक्सान परेको छैन मलाई